हेलो प्रकाश सुनन मैले त्यो अनलाइनबाट सोफा मगाएको थिएँ कि त्यो त राम्रो त राम्रै रहेछ हो अनि त्यसमा चाहिँ अलिक भेलभेटको च्यादरहरू लगाएको रहेछ कि अन्त त्यो चाहिँ अब सिगरेट बिडी खायो भने पनि अब आगो लाग्यो भने फेरि त्यो बिग्रिने रहेछ हो अन्त राम्रो त राम्रै छ सामान त